हेलो भाइ मैले अघि तपाईँलाई खाना अर्डर गरेको थिएँ नि यहाँ निरपानीको लागि यो खाना म क क्यान्सल गर्छु बन्द गर्न चाहन्छु मेरोमा पाहुना आउँदैछ कि त्यही भएर घरमै खाना बनाएर खुवाउँ भनेर नि त्यसको लागि मेरो त्यो मैले अघि नै पेमेन्ट पनि गरिसकेको छु त्यो मेरो जसरी पेमेन्ट गरेको थिएँ त्यो फर्काइदिनु होस् न ल म पाहुना आएर गर्दाखेरि म घरमै बनाएर खुवाउने परेँ त्यही भएर नरिसाइकन त्यति काम गरिदिनु होस् ल म फेरि फेरि तपाईँकोमा आउँछु नि हुन्छ तपाईँले मेरो त्यो फर्काइदिनु सक्नुहुन्छ फर्काइदिने कोसिस गर्नुहोस् न ल होइन पाहुना नआएको भए त म तपाईँको त्यो अर्डर लिने थिएँ त्यो पाहुना आएकोले गर्दा म तपाईँको अर्डर लिन सक्दिनँ मैले एकजनाको लागि अर्डर गरेको थिएँ त्यही भएर अब म खाना पाहुनालाई बनाएर खुवाउनै पऱ्यो त्यो भएर चाहिँ मेरो त्यो फर्काइदिनु होस् न ल